हेलो भाइ भोलि मलाई गाडी चाहिएको थियो सिलगुडीसम्म जानुको लागि र तपाईँको के छ फुर्सद भ्याउनुहुन्छ त भाडा चाहिँ कति होला नि भाइ त्यो मिलाउन आच्छा अन्त त्यत्रो बढिहालेको म त सधैँ तिन हजारमा लाँदै थिएँ आज कसरी अब त्यो चार हजार फेरि भनेको हौ भाइले चिनाजानमा सधैँ भाइकै गाडी त म लाँदैछु र मिलाउन अलिक ल ठिकै छ भोलि त्यसो भएदेखि ठिक नौ बजी बिहान आइदिनु नि भाइ ल म हामी दुईजना मात्रै हुन्छौँ गाडीमा ल ल फेर नपरोस् है भाइ